स्कुल जाँदा भन्नुपर्दाखेरि र स्कुलमा पढ्ने जुन चाहिँ हाम्रो विषयहरू हुन्छ है हौ त्यस्तोहरूमा चाहिँ मलाई हाम्रो एकजना माया मिस हुनुहुन्थ्यो उहाँले कतिवटा अब डान्स प्रोग्रामहरू पनि गराउनुहुन्थ्यो है डान्सको ट्रेनिङहरू पनि दिनुहुन्थ्यो हौ त्यस्तो अनि धेरैवटा खेलकुदहरू गराउनुहुन्थ्यो उहाँले सिलाईबुनाईहरू हौ त्यस्तोहरू चाहिँ मलाई साह्रै मनपर्थ्यो हो अहिले पनि हौ त्यस्तोहरू नै मनपर्छ मलाई त